मैले अस्ति फ्लिपकार्टमा अफरमा आउँदाखेरि कस्तो राम्रो कुर्ता सेट रहेछ त्यसमा रिभ्यू पनि फाइभहरू गएको रहेछ अन्त चारवटाहरू चाहिँ थियो अन्त मैले एउटा राम्रो कुर्ता सेट कटनको र एउटा सिल्कको मगाएको छु दुइटा अफरमा थियो रेन्जमा थ्री थाउजनमा थियो अन्त त्यसमा कलर पनि राम्रो साइज पनि फिटिङ पनि हुने क्वालिटी पनि एकदमै राम्रो अन्त त्यसमा जुन चाहिँ त्यो एम्ब्रोयडेरी गरेकोहरू कटनमा चाहिँ राम्रो थियो अन्त त्यसमा लास्ट डेट चाहिँ यही जुलाई लास्ट ट्वेन्टी नाइन्थसम्म चाहिँ छ अन्त त्यस्तो खालको यो छैन क्वालिटी राम्रो छ प्राइस त केही म्याटर गर्दैन तर जुन चाहिँ प्रोडक्ट छ त्यो हामीले रिटर्न पनि गर्नुसक्छ अन्त एकदम राम्रो छ यो प्रोडक्ट कलर पनि जाँदैन रहेछ